म दिल्लीमा गएँ देहरादूनमा गएँ केरलामा गएँ सिक्किममा गएँ भुटानमा पनि गएँ तर मैले सिक्न त केही मैले अलिकति के भने म केसियरमा काम गरेँ मार्केटिङ एक्जेक्युटिभमा पनि काम गरेँ हो त्यसमा कतिवटा टेक्नोलोजी सिकेँ कि कुकहरूसँग मैले कटिङहरू पनि सिकेँ अन्त मैले त्यति नै सिकेँ म त चाहनु हो म अब तपाईँले जुन चाहिँ क्वेसन गर्नु भएको छ म त चाहन्छु कि म त केसियरमा काम गरौँ भन्ने